भारती मैले नि अनलाइन फ्लिपकार्टबाट नि कुर्ती अर्डर गरेको थिएँ कि चार सय रुपियाँमा कस्तो राम्रो आएछ नि कपडा पनि कति राम्रो छ नरम अनि रङ्ग पनि साह्रै राम्रो सुगा रङ्गको अब नि तिमी पनि फ्लिपकार्टबाट राम्रो आउँछ कि अर्डर गर्नु ल एउटा कुर्ती